मलाई चाहिँ खाने कुरोहरूमा दाल भात सब्जी हो अनि मासु अनि यो त बहुत रुचि लाग्छ जाँड रक्सीहरू भनेको त सानोमा खाइयो तर ठुलो भएपछि मैले खाएन यही साग सब्जी हरियो रायोको साग सिमीहरू भयो यो अहिले हाइब्रिड च्याउहरू भयो यो मासुहरू भयो यस्तो चाहिँ मलाई खानुमा बहुत राम्रो लाग्छ भातहरू भयो अब मकैको भातहरू त यहाँ पाइँदैन कोदोको ढेडोहरू यहाँ पाइँदैन नभए त सबभन्दा राम्रो चाहिँ कोदोको ढेडो मकैको च्याख्लाको भात यो चाहिँ मान्छेको शरीरको लागि उपयोग जिनिस हो तर यहाँ त पाइँदैन अब किन्नु जानु पऱ्यो सुकियामा सुकियामा जाँदाखेरि सौ रुपियाँ किलो भन्छ मकैको भात चामललाई पनि र अब हामी जस्तो गरीबले किनेर खानु सकिँदैन तर मकैको च्याख्ला कोदोको ढेडो दुध घिउ मही दही यस्तो खानु पायो भने चाहिँ मान्छेको आयु पनि लामो हुन्छ शरीरमा कुनै रोग पनि लाग्दैन अनि अब हामी जस्तो गरीबले त त्यो खानु सकिँदैन तर यहाँको अहिले आलिकिति पैसा हुने धनीमनीले पनि त्यो खाँदैन किन भनेदेखि अब यहाँ पाइँदैन उनीहरू वहाँ किनेर गएर खानु पनि सक्दैन र यस्तो चिजहरू चाहिँ यस्तो चिज हो भनेर उनीहरूले यहाँको जन्मिएको मान्छेले बुझ्दैन पनि यो ढिडो के हो मकैको च्याख्ला के हो दही दुध खाँदा के हो घिउ खाँदा कस्तो हुन्छ भनेर थाहै छैन तर दही दुध ढिडो मकैको च्याख्लाहरू खायो भने चाहिँ हाम्रो हड्डीहरू मजबुत हुन्छ शरीर मजबुत हुन्छ कुनै रोगहरूले पनि पक्रिनु सक्दैन यही हो तर हामीहरू गरिब जस्तोले खानु पाउँदैन र पैसा पनि छैन अनि यही तलबाट आएको लिरिका चामल खायो यहीँको अब सौ रुपियाँ किलोको टमाटर असी रुपियाँ किलोको प्याज खायो बस्यो हामीहरू त अनि त्यसरी रोगहरूले पक्रिन्छ हामीहरूलाई यति नै हो मेरो चाहिँ अब